मैले अमेजन अनलाइन एपबाट एउटा जिन्स प्यान्ट मगाएको थिएँ एकदम मलाई मनपरेको थियो त्यो जिन्स प्यान्ट कलर पनि जस्तो सोचको थियो त्यस्तै कलर थियो कलर पनि मिठो क्वालिटी पनि कलरको क्वालिटी पनि एकदम राम्रो थियो त्यसको डिजाइन पकेटको डिजाइन त्यसको हरेक चिजै राम्रो लाग्यो मलाई जस्तो सोचेको थियो त्यस्तै थियो त्यो जिन्स प्यान्ट एकदमै मलाई चाहिँ मनपऱ्यो